हालैमा मैले एमाजोनबाट तपाईँको एउटा घडी मगाएको थिएँ यो सोनाटा घडी मगाएको थिएँ त्यो घडी मलाई एकदमै राम्रो लाग्थ्यो र त्यो घडी आयो आउनु त आएर त्यहाँदेखिको मैले लाउँदै जाँदा लाउँदै जाँदा त एक हप्तामा त घडी त बन्द भयो बन्द भयो त्यहाँदेखि म घडी दोकानमा गएँ घडी दोकानमा गएर त्यहाँदेखिको मैले ब्याट्री पो यसको चेन्ज गर्नु पर्छ होला भनेर ब्याट्री चेन्ज गर्नु लगाए तर भएन ब्याट्री चेन्ज गर्दा पनि यो घडी नै बिग्रेको छ भनेर भन्यो त्यहाँबाट घडी नै बिग्रेपछि त अब मैले के गर्नु कस्टमर केयरलाई त्यहाँदेखि मैले फोन गरेँ फोन गरेर मैले यो यो तारिकमा मैले घडी मगाको थिएँ र एक हप्तामै यस्तो भयो त यो घडी बिग्रियो त अन्त यो त अब मेरो रिफन्ड हुनुपर्छ या त अब चेन्ज पनि चेन्ज गरिदिनु पर्छ भनेर भन्दाखेरि चाहिँ कस्टमर केयरले भन्यो उसले राम्रो रेस्पोन्स पनि दिएन र उसले भन्यो कि अब यो तपाईँको रिफन्ड पनि हुँदैन चेन्ज पनि हुँदैन जो अनलाइन आयो आयो आयो भनेर भन्नु थाल्यो अन्त त्योभन्दा बेटर त मैले त अन्त बजारमा गएर किन्नु नै बेटर थियो बजारमा गएर किन्नु नै बेटर थियो म वारेन्टी ग्यारेन्टी सबै पाउँथे मैले अलिकति डिस्काउन्ट पनि उनीहरूसँग मिलिहाल्थ्यो लु भैया यति दिन्छु यो घटाइदिनुहोस् अलिकति भनेर भन्दा पनि मिलिहाल्थ्यो र म हप्ता दिनमा के भयो ओऱ्यो यताउता भयो भने पनि उनीहरूले बनाई पनि दिनेथियो अन्त यो त अनलाइन त यो इलेक्ट्रोनिक गुड्स चाहिँ जति पनि छ अनलाइन चाहिँ न मगाए पनि हुन्छ यो बेकार हुँदो रहेछ हामीले जो फोटोमा हेर्छौँ त्यो फोटोमा हेरेको अनुसार आउँदैन रहेछ सामान पनि र हप्ता दिनमै यसरी बिग्रियो भने त पैसा बेकार जान्छ त्यो भन्दा बेटर मगाउनुभन्दा बेटर नकिनेकै राम्रो यो किन्नु भन्दा नकिनेकै राम्रो बरू बजारमा गएर दोकानमै किनेको राम्रो